मिरा बहिनी ए आउनु भएछ आउनुहोस् न आउनुहोस् आउनुहोस् त कति दिनमा हौ आम्मै हो खुसी लाग्यो खुसी लाग्यो हो नि औ बहिनी यसरी नै भेटघाट गर्नु पर्छ त हौ अन्त घरमा बसेर मात्रै कहाँ हुन्छ त हौ साथी सङ्गी त हेर्नु पऱ्यो नि त इ आफू त अब कि इस बुढेसकाल लागिहाल्यो भनेको बेलामा कहाँ हौ कतै पनि जानु पाउँदिनँ नि अँ अन्त लु भन्नु त के को लागि आएको हौ ए आइया हौ बिहेमा जाने अँ अँ अँ कस्तो हँसाउँछ हो यो बहिनीले अँ सुन्नु नि अँ आच्छा आच्छा आच्छा अँ अँ ए अच्छा सारीको कुरा गरेको मलाई पनि मन पर्छ नि हौ सारी त मन पर्छ नि हौ बहिनी हो नि बिहेमा जाँदा त झन सारी नै लगाउनु पर्छ नि हौ अँ इज्जत त आब जुन सारीमा छ त्यतिको त छैन नि अब हामीहरू त त्यसै पनि ढल्दो उमेरमा भयौँ बहिनी के गर्नु र अँ घरमा बस्दा त यी कुर्ता सुर्ता के केहरू लगाइन्छ सुरुवाल फुराल लगाइन्छ नि तर बिहेतिर जाँदा कतै कुनै पनि अब प्रोग्रामहरूमा जाँदा त्यतिबेला त हामी सारी नै लगाउनु पर्छ हौ बहिनी सारीमा जुन इज्जत छ नि बहिनी त्यो अरू लुगामा छैन अब हामीहरू त पहिलादेखि नै सारी लगाएरै आएको हो हो नि तपाईँहरूले पनि त लगाउनु भएको हो अस्ति पनि बहिनीले सारी लगाएको थियो नि अँ तल क्या हो जात्रामा आइँसाला क्या राम्री देखेको थियो हो अँ तपाईँलाई विनितालाई दामी देख्छ झन विनिता त अग्ली न अग्ली सारीमा त एकदमै दामी देख्छ नि म अरू लुगामाभन्दा पनि उसलाई त नि त्यो सारीमा सारै मन पर्छ हौ विनितालाई हो नि मिरा हो अँ यो पाली पनि अँ हामी दुईजना सँगै जाऔँ न हौ ए सारी किन्नु दोकान भनेको आ दोकान त हुनु त कालिम्पोङमा थुप्रै थुप्रै छ नि दोकानहरू त हेरौँ न अँ माथि हामीहरू कहाँ जाऔँ भनेदेखिन् नि तल दुर्गा स्टोरमा गएर किनौँ न दुर्गा स्टोर उहिलेको नि हौ हामीहरू बचपनदेखि नै हेर्दा हेरेको त्यो दुर्गा स्टोर त्यति बेलादेखिकै हो सारी त एकदमै दामी पाउँछ नि हौ त्यहाँ प्राइज पनि ठिकैको हुन्छ नि अब सारी हेरेर हुन्छ अँ सिम्पल सारी किनौँ न अँ बैनी अँ अँ हो हो हो हो पक्कै हो नि हौ बहिनी यो उमेरमा त हामीले सारी नै लगाउनु पर्छ सारी लगाएर हिँड्दाखेरि जुन आफूलाई महसुस हुन्छ नि भित्रबाट क्या अँ म चाहिँ एकदम सारीमा छु है अँ गमक्क भएर है कति इज्जत हो हो बैनी हो नि हाम्रै नेपाली सारी हेर्नुहोस् न अन्त आमामामा हाम्रो प्रोग्रामतिर हेर्दाखेरि क्या हो अब है हामीहरू हाम्रो ढाकाको सारी लगाएर आमामामामा मेन रोडमा हिँड्दा पनि कति खुसी लाग्छ हो हामीहरू सबैजना ग्रुपमा हिँड्दा कम्ती राम्रो देख्छ बहिनीहरूलाई झन राम्रो देख्छ नि हौ सारी भनेको सारी नै हो नि हौ बहिनी जुन इज्जत मानिसहरूले पनि कति इज्जतले हेर्छ सानै केटाहरू केटा केटीदेखिको लिएर यङ केटाहरूले पनि जुन सारी लगाएर हिँड्दाखेरि त्यो आमाको इज्जत गरेर उनीहरूले हेर्छ भने हो त हो हो हो अँ आमाको इज्जत गरेर हेर्छ बुढा पाकाहरूले पनि त्यो सम्मान गरेर हेरेको जस्तो लाग्छ उनीहरूको नजरले हामीलाई कति त्यो सारीमा चाहिँ इज्जत गरेर के हरे हेरेको जस्तो लाग्छ हौ बहिनी मलाई त साँच्ची नै हो मलाई सारी नै मन पर्छ पुरा सारी मन पर्छ हामी जाऔँ न दुर्गा स्टोरमा गएर किनौँ न ल साँच्ची जाऔँ न अन्त कहिले जानु यो शनिबार जाऔँ ल ल ल ल तिमी मात्रै होइन है विनितालाई पनि भन न हामी एक ग्रुप जाऔँ न मजा आउँछ हल्ला गर्दै सारी किन्नु कस्तो मजा आउँछ अलिकति कम्ती पनि गरिदिन्छ नि औ ग्रुपमा ल हुन्छ हुन्छ मिरा बहिनी ल ल ल एकछिन बस्नु नि म चिया बनाएर ल्याउँछु नि हैट तेरिका चिया खानु छोड्यो ग्यास भयो होला नि त है ल हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ ल